बाइकिङ यात्रामा भ्रमणको लागि चाहिँ आफूले बोकेर हिँड्नु पर्ने चिजहरू चाहिँ जस्तै पानी भयो हेलमेट भयो अन्त एउटा ब्याग भयो सन् चश्मा लगाउनु पऱ्यो त्यसको अन्त एउटा कभरको लागि हेलमेट बोकेर हिँड्नु पऱ्यो जसमा कि केही एक्सिडेन्टहरू नहोस् भनेर त्यो आफ्नो त्यो चाहिने त्यो सबै कुरा त्यो स्क्रुडाइभरहरू सबै सबैवटा सामानहरू लिएर हिँड्नु पऱ्यो